हेलो के तपाईँ सिभम् दाजु बोल्नु भएको हो हजुर सिभम् दाजु भोलि मेरो केही जग्गा जाने काम छ के तपाईँ भोलि उपलब्ध हुनुहुन्छ सिभम् दाजु भोलि मेरो बिहान एघार बजीतिर एयरपोर्ट जाने काम छ तपाईँ नौ बजीतिर आइदिनुहुन्छ मेरो घरमा नौ बजितिर आइदिनु हुन्छ भने सिभम् दाजु धेरै सहायता हुन्थ्यो मेरो लागि अनि तपाईँ जति छिटो हुन्छ त्यति छिटो आइदिनुहोस् ता कि म आफ्नो फ्लाइट पक्रिनु सकौँ हुन्छ धन्यवाद सिभम् दाजु